अब मेरो नातानातिना पनि फिलोमिनामा पढ्छ अन्त यसपालि मेरो नातिनी नाति नातिनी अब यता फुटबल खेल्नुलाई गयो तर यसपालि जित्यो एक गोल हाल्यो मेरो फिलोमिना जित्यो मलाई धेरै खुसी लाग्छ मेरो नातानातिनी पनि त्यहीँ पढ्छ एसपालि अब एसयुएमआईले सधैँ जित्थ्यो यसपालि मेरो फिलोमिनाले जित्यो धेरै खुसी लागेको छ मलाई मेरो नातानातिनी पनि त्यहीँ पढ्छ छोरीहरू पनि त्यहीँ पढेको मलाई धेरै खुसी लाग्छ फिलोमिनाले जित्दा